म चाहिँ भिडियो कलभन्दा पनि भोइस कलै मलाई म रुचाउँछु र किन भन्दाखेरि चाहिँ य़समा चाहिँ अब भिडियो कलमा चाहिँ अब प्रायै अड्किने खालके हुुन्छ है नेटवर्कहरू पनि कत्तिको डिस्टर्बहरू हुन्छ र भोइस कलमा चाहिँ प्रायै मजाले सुन्ने गर्छ र म फोन दिनमा चिहिँ प्रायै छ घन्टाहरू चाहिँ चलाउँछु होला